म बाइकिङ गर्दै थुप्रै ठाउँ गएको छु नेपाल गएको छु टाढोमा नेपालको कन्याम भन्ने जग्गा गएको छु सिक्किमको लाचेन गएको छु यता भुटान गएको छु लाभा मिरिक दार्जिलिङ कालिम्पोङ सबै जग्गा गएको छु